साथीहरू सुन्नुहोस् न मैले मिसोबाट नि त्यो जुत्ता मगाएको थिएँ कि त्यो जुत्ता मगाएको त त्यो उसमा त कस्तो राम्रो प्रडक्ट देखाएको थियो तर अहिले यहाँ ल्याउँदाखेरि त एकदमै मन परेन मलाई त त्यो जुन चाहिँ उनीहरूले देखाएको थियो नि त्यस्तो खालको प्रोडक्टै छैन रहेछ अब मलाई मन परेन तपाईँहरूले पनि हेर बिचार गरेर मात्रै किन्नुहोस् है ल